मेरोमा एउटा एउटा सिप भन्नुको कारण चाहिँ एउटा मेरोमा पढाउने प्रतिभा ए क्षमता चाहिँ एकदमै राम्रो छ जस्तो मलाई लाग्छ किनकि जब म कुनै पनि नानीहरूलाई पढाउँछु चाहे त्यो नानी एकदमै अब लद्दु किन नहोस् चाहे त्यो नानी एकदमै ब्रेनी किन नहोस् ब्रेनीको त कुरा छैन उनीहरू त आफैआफ राम्रो भइहाल्छ है तर जब त्यो लद्दु नानी पनि जब मेरोमा आउँछ तब त्यो नानी चाहिँ अब अलिकति भए पनि ऊ चाहिँ अब इम्प्रुभ भएर नै जान्छ क्या एकदमै राम्रो भएर नै जान्छ त्यस कारणले गर्दा चाहिँ मलाई चाहिँ लाग्छ कि मेरोमा यो प्रतिभा चाहिँ छ मलाई नानीहरूलाई एउटा शिक्षा दिने एउटा ज्ञान दिने त्यो नानीलाई एउटा लद्दु नानीलाई कस्तो प्रकारले पढाउने अनि ज्ञानी नानीलाई कस्तो प्रकारले पढाउने र अबुझ नानीहरूलाई कस्तो प्रकारले उनीहरूलाई सम्झाउने त्यो क्षमता चाहिँ मेरोमा चाहिँ छ है कसरी विकास गर्नु भन्दाखेरि चाहिँ अब नानीहरूलाई चाहिँ अब कस्तो हुन्छ भने भने चाहिँ नानीहरू चाहिँ के हुन्छ भने भने उनीहरूलाई उनीहरूकोमा चाहिँ मनमा के हुन्छ भने म ला म यो काम म गर्नु सक्दिन म सक्दै सक्दिन भन्ने उनीहरूको मनमा रहेको हुन्छ त्यो कुरोलाई चाहिँ म निकाली दिन्छु विशेष चाहिँ उनीहरूको मनबाट चाहिँ म निकाली दिन्छु होइन तिमीले यो गर्नुसक्छौँ तिमी किन गर्नु सक्दैनौ सबैजनाले अरूले गर्नु सक्यो भने तिमी किन गर्नु सक्दैनौ भनेर उनीहरूकोमा मो एउटा एक प्रकारको कन्फिडेन्स उनीहरूकोमा एउटा एक प्रकारको जोस म हाली दिन्छु र त्यो हाल्दावर्दाखेरि चाहिँ उनीहरूकोमा अटोमेटिकली त्यो विकास भएर जान्छ